हजुर मेरोमा बाइक चाहिँ होइन है मेरोमा स्कुटी छ अन्त त्यहाँ बाइक चलाउँदा मैले मलाई मैले धेरै चिजहरूमा मैले ध्यान राख्नुपर्छ सबभन्दा पहिला आफ्नो सेफ्टीको ध्यान राख्नुपर्छ है अन्त एउटा सिविल सिटिजेनसिप सिटिजन भएकोले गर्दा त्यो चिजहरूको पनि मैले धेरै ध्यान राख्नुपर्छ लाइक मेरो बाइकको कागजपत्र मेरो लाइसेन्स मसँगै राखेर मैले हिँड्नुपर्छ चाहे म लामो टुरमा जाऊँ या छोटो छोटो टुरमा जाऊँ त्यो चिज मलाई हमेसा नै काम लाग्छ मेरो हेल्मेट मलाई हमेसा नै चाहिन्छ अन्त हजुर डेफिनेटली बाइक चलाउँदा ब्याक पेनको अलिकति प्रब्लम हुन्छ है ढाड पुरा दुख्छ किनभने धेरै टाइमसम्म यसरी ठाडै बसेर बाइक चलाउनुपर्ने पर् पर्नेको लागि चाहिँ त्यसले गर्दा अलिकति ढाड पनि दुख्छ अन्त तपाईँको लाइसेन्स तपाईँको हेल्मेट तपाईँको साथमा हमेसा हुनु जरुरी नै छ है अन्त तपाईँ लङ टुर गर्दाखेरि तपाईँले लाइक अलिकति सानो बोतलतिर पेट्रोल अलिकति स्पेयरमा बोकेको राम्रो है किनभने अब लङ टुर जाँदा कतिवटा बाटोमा पेट्रोलहरूको पेट्रोल पम्पहरूको सुविधा हुँदैन अन्त आफूले पिउनुको लागि पानीहरू है त्यस्तोहरू अलिकति लगेर बोकेर हिँडेको नै एकदमै राम्रो हो जस्तो लाग्छ मलाई चाहिँ